हुनु त मेरो लक्ष्य चैँ मलाई सिङ्गिङपट्टि इन्ट्रेस्ट थियो मलाई चैँ एकदम गीतहरू गाउनु मन पर्थ्यो त्यस्तोहरू मन पर्थ्यो त्यही कारण चाहिँ अब मलाई गीतहरू त्यो चाहिँ अब मेरो सानै उमेरमा बिहे गर्नाले गर्दाखेरि मैले अब बिहे गरेपछि चाहिँ मैले त्योहरू ट्रेनिङहरू जानु पाइनँ कत्ति फेसिलिटीहरू पाइनँ त्यही कारणले चाहिँ अब मलाई त्यो चाहिँ मलाई पुरै मनपर्थ्यो अब सिङ्गिङलाई चाहिँ मलाई पुरै इन्ट्रेस्ट लाग्थ्यो अन्त त्यो भएर चाहिँ हुन त हामी सानोमा चाहिँ भाँडाकुटीहरू खेल्छ सानोतिर भाँडाकुटीहरू खेल्दा चाहिँ तर म चाहिँ दोकानकै खेल्थेँ पहिला चाहिँ अब तौलिने हुन्छ नि त्यो उयेसको पलिसको खोलको तराजुहरू बनाएर त्यसरी तौलेर बेच्नेहरू हो त्यस्तोहरू गर्थ्यो तर मलाई गभर्मेन्ट जब भन्ने कुरा चाहिँ मन पर्दैनथ्यो पहिलैदेखि नै मलाई चाहिँ अब यस्तो बिजनेसहरू नै मन पर्थ्यो अब गभर्मेन्ट जबमा चाहिँ महिना मऱ्यो र पर्खिरहनु पर्थ्यो पैसा बिजनेसमा चाहिँ एटलिस्ट बिजनेसकै पैसा भए पनि हामीले देखिरहनु पाउँछ अन्त त्यसैले गर्दाखेरि चाहिँ मैले बिजिनेसै अब मलाई चाहिँ लक्ष्य चाहिँ अब मेरो उयो सिङ्गिङपट्टि थियो अब गायककार बन्ने नै थियो अब बिहे सानै उमेरमा बिहे गरेपछि मैले त्यो ट्रेनिङहरू गर्नु पाइनँ त्यही गर्नु पाइन अन्त चाहिँ त्यसले गर्दा चाहिँ अहिले बिजिनेसपट्टि हामी बिजिनेस सानो स्टार्ट गरौँ भनेर बिजिनेसपट्टि गरेर चाहिँ अन्त अहिले चाहिँ अब त्यही बिजिनेसले नै अब हामीलाई यहाँसम्म पुऱ्याइरहेको छ हुनु चाहिँ मलाई बिजिनेस पनि मन पर्थ्यो पहिला मेरो हस्बेन्डले चाहिँ अब बिजिनेसै पहिलैदेखि नै इन्ट्रेस्ट गर्नु हुन्थ्यो अन्त मैले पनि त्यसमा साथ दिएर चाहिँ हामी दुईजनै मिलेर साथ दिएर चाहिँ अहिले हामी यहाँसम्म बिजिनेसै गरेर यहाँसम्म पुगेको छौँ अन्तखेरि मलाई चाहिँ बिजिनेस चाहिँ एकदमै राम्रो हो त्यो चाहिँ अब मान्छेले चाहिँ मान्छेले हातमा पैसा आइरहन्छ कसैले केही सहयोग गर्नु पऱ्यो भने पनि हामीले त्यहाँबाटै पनि दिन सक्छ त्यो महिना मरेर सेलेरी पर्खिरहनु परेन त्यो गर्नु परेन अन्त हामीले त्यहीँबाट चलाएर कसैलाई एहसास दिएर फेरि भोलिपल्ट ल्याउँदा पनि त हुन्छ त्यो त रेटोसन गर्दा हुन्छ त्यही पैसाले अन्त त्यसमा चाहिँ हामीले मलाई चाहिँ बिजिनेसै मनपर्छ अन्त त्यही कारण चाहिँ म नानीहरूलाई पनि बिजिनेसहरूपट्टि नै हाल्नु मनपर्छ मलाई चाहिँ एकदम बिजिनेस नै अहिले चाहिँ अब त्यसले गर्दाखेरि चाहिँ बिजिनेसपट्टि नै हो हाम्रो उयो भइराखेको छ बिजिनेसले नै हामीले घर चलाइराखेको छौँ बिजिनेसले नै सानो घर बनायौँ हामीले नानीहरू पढाउनु ओर्नु यता उता त्यसले नै गर्दा भइराखेको छ बिजिनेसले नै अब बिजिनेसै राम्रो लाग्छ अब चाहिँ मलाई